मेरो नजरमा चाहिँ लाग्छ कि हाम्रो गरिब जनताहरूले जनताहरूलाई राम्रो चिकित्सा सेवा प्रतिका लागि बाधा हो किनभने हाम्रो गरिब जनताहरूलाई पैसा नहुँदाखेरि अब उनीहरूलाई ट्रिटमेन्ट राम्रो गरौ गर्नु पाउँ गर् ट्रिटमेन्ट गर्नु पाउँदैन राम्रो हस्पिटलहरूतिर देखाउनु पाउँदैन उनीहरूलाई त्यही कारण गभर्नमेन्ट हस्पिटलतिर देखाउँछ उनीहरूले गभर्नमेन्ट हस्पिटलतिर ट्रिटमेन्टहरू ढिलो हुन्छ दबै औषधिहरू कम्ती हुन्छ त्यहाँतिर त्यो हौ त्यस्तो हेल्थ डिपार्टमेन्टबाट आएको जति पनि उयेसहरू हुन्छ त्यो सबै करप्सन भएको हुन्छ हाम्रो गरिब जनता र ग्रामीण क्षेत्रका जनताहरूको लागि हाम्रो स्वस्थ क्षेत्रमा धेरै असुविधाहरू छ जस्तो कि हाम्रो हेल्थ डिपार्टमेन्टबाट आएका जति पनि बजेटहरू हुन्छ त्यो सबै करप्सन भएको हुन्छ हाम्रो ग्रामीण क्षेत्रमा यो स्वस्थ स्वस्थ सेवामा हाम्रो हेल्थ सेन्टरहरू नयाँ नयाँ बनाउँनु पर्छ उनीहरूलाई त्यो हेल्थ सेन्टरहरू नयाँ नयाँ बनायो भने उनीहरूलाई हाम्रो गरिब ग्रामीण क्षेत्रहरूलाई क्षेत्रका जनताहरूलाई धेरै सुवि सुविधा हुन्छ ब सहरतिर आउँनु पर्दैन उनीहरू सहरतिर आयो भने उनीहरूको पैसा गाडी भाडा खानुतिर डबल खर्च जान्छ गाउँतिरै ग्रामीण क्षेत्रतिरै हेल्थ सेन्टरहरू बनाइदियो भने चाहिँ अब राम्रो उनीहरूलाई ट्रिटमेन्ट पनि पाउँस उनीहरूको पैसा पनि वेस्ट हुँदैन मेरो त्यही सुझाउ छ